हेलो ला सर ऊ यो मेरो घरमा नि बिमारी हुनुहुन्छ नि त हजुरबाबा अनि त्यही लागि आएको छुइनँ हजुरबाबालाई ऊ यो हस्पिटलहरू लि लैजानु ल्याउनु मैले गर्दैछु नि त त्यही लागि सर मैले एप्लिकेसन चाहिँ बुझाएको छुइनँ तर म भोलि साथीहरूकोबाट लेखेर पठाइदिन्छु नि मेरो साथी छ नि सरस्वती हामीहरू एउटै क्लास हो म उसलाई लेखेर पठाइदिन्छु नि एप्लिकेसन हुन्छ सर म उस्लाई भोलि एप्लिकेसन लेखेर पठाइदिन्छु कि स्कुल चाहिँ सर अब यो मन्थ चाहिँ म आउनु सक्दिनँ किनकि हजुरबाबालाई पनि हस्पिटलबाट ल्याउनु पुऱ्याउनु गर्दैछु अनि हजुरबाबा पनि हस्पिटलमा एड्मिट हुनुन्छ नि त हजुर सर अहिले त ऊ यो हस्पिटल जानु आउनु भएर त्यस्तो पढ्ने टाइमै पाएको छुइनँ तर साथीलाई चाहिँ नोट्स चैँ मागिराखेको छु उस्ले नोट्स पठाइदिँदैछ पठाउनु त इक्जाम चाहिँ कहिलेदेखिन् हो सर सर फेब्रुअरी चार सर म प्रिपेयर त हुन्छु कि तर तर मेरो हजुरबाबा बिमारी हुनुन्छन् होइन हजुरबाबालाई चाहिँ नि बेङ्गलोर लेएर जानु भन्नुभएको छन् ऊ यो ट्रिटमेन्टको लागि बाबा बाहिरै हुनुन्छ ममी हुनुन्छ अनि ऊ यो हजुरआमै हुनुन्छ हजुरआमै पनि बुढी हुनुन्छ नि त त्यही लागि अनि मै नै अनि मै नै हजुरबाबालाई लिनु ल्याउनु गर्दैछु हुन्छ सर सर अनि मेरो इक्जाम बादमा गर्दाखेरि त्यस्तो केही प्रब्लमहरू त हुँदैन होइन हुन्छ सर म हुन्छ सर म अब पढाइहरू पनि गर्छु अन्त नोट्सहरू पनि मागेर प्रोजेक्टहरू पनि गर्छु हुन्छ सर हुन्छ राखेको ल हुन्छ सर थ्याङ्कयु सर